म चाहिँ एउटी महिला कवि महिला लेखिका भएकोले गर्दाखेरि मलाई समय म्यानेजमेन्टको समय व्यवस्थापन गर्नु एकदमै कठिन पर्छ मैले आफ्नो परिवार सँगसँगै एसलाई लिएर अघि जानुपर्ने हुन्छ नेपाली लेखन क्षेत्रमा हेर्नु हो भने यसलाई व्यवसायिक रूपमा करियरको रूपमा चाहिँ अहिलेसम्म यसलाई विकसित भइसकेको छैन त्यही पनि हाम्रो अब नेपाली भाषा हाम्रो यहाँनेरि नेपालीहरूको त आफ्नो अस्मिताको सङ्घर्षमै लागिपरिरहेको छ भनेपचि हाम्रो साहित्य हाम्रो लेखन हाम्रो पढाइको स्थितिहरू अरू भारतीय अरू जातिसँग अरू भाषासँग अलिकति हाम्रो अब यसमा पछि नै छ अझै हामी अब महिला लेखिका हुनाले गर्दाखेरि हामीलाई धेरै कुराहरूको च्यालेन्ज धेरै कुराहरूको हामीले कठिनाइ भोग्नु परिरहेको हुन्छ यसलाई अब करियरको रूपमा विकसित चाहिँ अहिलेसम्म भारतीय नेपाली लेखन साहित्यमा चाहिँ हुनु सकिराखेको छैन कि भनेर म मलाई लाग्छ अनि सौकको रूपमा त एकदमै म सौकको रूपमा चाहिँ यसलाई लिँदैलिँदैन एउटा जिम्मेवारीको लेखमा अब टिनएजर उमेरमा सानो उमेरमा हामीले रहरले या परिचयको भोकले सुरु गरिए पनि अहिले आएर चाहिँ अब एउटा जिम्मेवार नागरिक भइसकेपछि एउटा अब अलिकति प्रौढ उमेरमा आइसकेपछि त यसलाई सौकको करियरको रूपमा भन्दाखेरि पनि सामाजिक उत्तरद्वायित्वको रूपमा यसलाई लिने हैन यसमा बेसी अब रोमान्टिसिजमलाई भन्दाखेरि पनि हामीलाई ज्ञानवर्धक समाजमा सन्देशमूलक कामहरू महिलामुक्तिको प्रश्नमा त्यसरी नै वर्गमुक्तिको उत्पीडिन उत्पीडित जाति गोष्ठीको कुरामा किनारीकृत मानिसहरूको बारेमा जात वर्गभेद भयो जात जातको सानो जात तल्लो जातको कुरा पर्यावरणीय कुराहरूलाई पनि साहित्यमा समावेश गर्ने अहिले अब तेस्रो लिङ्गीहरूको बारेमा पनि उनीहरूको समस्याहरूलाई पनि साहित्यले उठान गरिराखेको समय छ र त्यसरी समयसापेक्ष लेख्ने त्यो कुराहरू आइरखेको समय हो र साहित्यले धेरै कुराहरूमाथि समाजलाई न्याय दिनु सक्नुपर्ने लेखकले कविले हैन कथाकारले समाजलाई एउटा न्याय दिनु सक्ने लेखन हुनुपर्यो विचार हुनुपर्यो र त्यो अब उडन्ते कुराहरू मात्रै लेखेर त्यसलाई समयको नष्ट पनि गर्नु भएन हामीले जे मनमा आयो त्यही लेखे पनि हामीले त्यसलाई प्रकाशित गर्ने बेलामा हामीले छानेर बुझेर काम लाग्ने कुराहरूलाई मात्रै छाँटकाट गरेर प्रकाशित गराउने मन पर्ने ठाउँ आरामदायक ठाउँ भनेको त त्यस्तो अब छानिएको छैन समाजमा केही सङ्घर्ष भयो भने समाजमा चाहिँ केही अब उथलपुथल भयो भने चाहिँ त्यो बेला चाहिँ कवि लेखकहरूलाई चाहिँ धेरै घोचिराखेको हुन्छ केही नयाँ कुरो गर्ने या समाजलाई दिने र त्यो खालको परिस्थिति सृजना भयो भने चाहिँ लेखकले चाहिँ आफ्नो लेखनतर्फ चाहिँ सृजनातर्फ चाहिँ अघि बढ्छ मलाई जस्तो लाग्छ त्यस्तो आरामदायक ठाउँहरू त आहिलेसम्म मैले त्यस्तो अनुभूत चाहिँ गरेको छुइनँ धन्यवाद